मैले फ्लिपकार्टबाट मगाएको सामान राम्रो पाएको थियो कुर्तीहरू अन्त राम्रो पनि लाग्यो साइजहरू पनि ठिकैको थियो जस्तो मगाएको त्यस्तै आएको थियो तर सेकेन्ड ट्रम जो मैले सामान मगाएको थियो त्यो चाहिँ राम्रो आएन साइजहरू पनि राम्रो आएन कलरहरू पनि राम्रो आएन धुँदाखेरि कलरहरू पनि गयो लुगा पनि घट्यो त्यसमा चाहिँ मलाई अलिक प्रब्लम लाग्यो र फेरि नानीहरूले पनि मलाई करायो कि यस्तो लुगा के मगाउनु भएको यस्तो फ्लिपकार्टबाट पनि यस्तो लुगा आउँछ भन्दै भन्यो नानीहरूले त्यो लुगा चाहिँ मलाई ठिक लागेन त्यही कारण चाहिँ अब त्यो जति पनि मगाएको लुगाहरू चाहिँ अब पहिलाको अब ठिकै थियो पिछे बादमा मगाउँदाखेरि चाहिँ राम्रो थिएन त्यही कारण चाहिँ मलाई यो कमप्लेनहरू गर्नु मन लाग्यो यसमा चाहिँ तपाईँहरूले यसो हेरिदिनुहोस् कस्तो साइज कलर घट्ने लुगा नघट्ने लुगा धुँदाखेरि कलरहरू जाने नजाने त्यो चाहिँ हेरिदिनुहोस् भनेर उयो गर्दछु